हजुर हाम्रो समुदाय अथवा समाजमा अझै पनि पारम्परिक कृषि अभ्यासहरू नै यथावत छ किनभने अहिले हाम्रोतिर टेक्नोलोजी त्यो पनि केही उपकरणहरू प्राविधिक वस्तुहरू प्रयोगमा आइहालेको छैन त्यसको सायदै जानकारी नभएर पनि हो कृषकहरूलाई एउटा त अब बाटोको असुविधा भयो अर्को चाहिँ अब जानकारी नभएर नै हो त्यो प्रयोगमा नआएको सम्भवतः भविष्यमा प्रयोगमा आउनैसक्छ पारम्परिक अथवा परम्परागत खेति पाती नै मानिसहरू गर्दै आइरहेका छन् अब धान रोप्नुकै कुरा गर्नु हो भने मकै रोपिस मकै पाकिसकेपछि सुरू हुन्छ मकै पाक्दै गर्दा फेरि खेत भित्ता तास्ने आली तास्ने काम हुन्छ त्यसपछि मकै भाँचिन्छ मकै भँचाई सकेपछि ढोड उखाल्ने त्यो एकदम श्रम नै लाएर ढोड उखेलेर एक ठाउँ भेला पार्ने त्यसपछि चाहिँ हिल्याउने जब पानी पानी सु प्रसस्ती हुन्छ त्यसपछि चाहिँ हिल्याउने काम हुन्छ अब झार जङ्गल पुर्ने होइन माटोलाई मलिलो बनाउने त्यसपछि बिउ तयार भइसकेपछि बिउ काडने भन्छ अनि सबै तयार भइसकेपछि चाहिँ पानी पनि प्रसस्त भइसकेपछि चाहिँ आली लाएर होइन रोपारहरू खेतालाहरू खोजेर रो रोपिन्छ रोप्नको लागि चाहिँ अब गोरूले जोतेर होइन दाँतेहरू लाएर हिलो तयार पारेको हुन्छ फ्याउरेवाल हुन्छ फ्याउरेहरू मिलाउँछ बाउँसेले छेउ भित्ता मिलाउँछ तेसपछि ठिक्कै पारिदिसकेपछि चाहिँ रोपारहरूले धान रोप्दै रोप्दै रोप्दै आउँछ धान रोपिसकेपछि त्यसको हप्ता पन्ध्र दिन बादमा भित्तातिर मसेमहरू रोप्ने आलीमा दाल रोप्ने प्रचलन अझै पनि छ धान पाके पाकिसकेपछि त्यसलाई हात खेतालै लाएर जन लाएर श्रम नै लाएर काटने काटेर बारीमै सुकाउने त्यसपछि खला बनाएर गोबरले लिपलाप पारेर खला बनाएर त्यसमा कुन्यु कुन्यु ठड्याउने हुन्छ उभ्याउनु पनि भन्छन् त्यो अब गुम्साउँछ धानहरू त्यसपछि कसैले महिना दिन जस्तो राख्छ कसैले त्योभन्दा पनि बढी अब लगभग दुई तिन महिना जस्तो राखेर त्यसलाई दाईँ गर्छ दाईँ गर्दा फेरि ठक्कै अब खले गर बिचमा मेहे गाडने बाँसको एकदम लामो पूजा पूजाहरू गरेर त्यसमा अब मानिसहरूको एउटा आस्था छ होइन

अन्न राम्रो परोस् सह नजाओस् पराल राम्रो परोस् भन्ने एउटा मान्यता छ त्यसपछि दाईँमा चाहिँ विशेष पुरूषहरू मात्रै आएको हुन्छ बोलाइएको हुन्छ एकजना एकजना अथवा दुईजना कुन्युमा चढेर बिटा बिटा बान्दै उनीहरूले भुईँमा झार्छ रहल खेतालाहरूले त्यसलाई पछार्ने बिटा पछार्ने गर्छ धान झार्छ त्यसरी अन्त त्यो पराललाई चाहिँ अब गोरू घुमाइरहेको हुन्छ मेहेमा गोरू घुमाउँदै त्यो पराल छिर्कि छिर्किन्छ अन्त गोरूले चाहिँ त्यो पराल फलाउँछ अन्त त्यो सबै झाँटि सकेपछि सबै सबै खेतालाहरू पराल बन बान्नुपट्टि लाग्छ पराल अब अँगालोको हिसाबले अब कसैले दुई अँगालोको कसैले तिन अँगालोको कसैले चार अँगालोको एक भारी बनाउँछन् त्यसरी भारी बनाउँछन् परालको काम सकेपछि धान भर्ने काम हुन्छ हम्किने पहिला धान हम्काइन्छ होइन अब भुसहरू उडाउने नाङ्ग्लोले हम्काउने उडा भुस उडाउने त्यसरी गरेपछि अब धान चुलि चुलिन्छ चुलिए पछि अब खुकुरी खुकुरी बिचमा त्यसको शिरमा धानको त्यो चुलीको शिरमा खुकुरी पूर्वपट्टि गाडिन्छ र नाङ्ग्लो एक फन्को घुमाइन्छ त्यो एउटा एउटा विश्वास छ होइन अब अन्न परोस् भनेर त्यसपछि चाहिँ घा धान भर्ने काम हुन्छ अब पाथीको हिसाबले भरिन्छ चार पाथीको एक मुरी भनेर त्यसरी हिसाब गरिन्छ एक मुरी लगभग एक बोरा जत्तिकै जत्ति नै हुन्छ त्यसरी धान भरिसकेपछि अब घरमा भित्राइने अब भित्राउँदा पनि अब विशेष पूजा अर्चनाहरू गरेर होइन ढुकुटीमा हाल्ने एउटा परम्परा छ त्यसरी पारम्परिक खेतिहरू अझै पनि गाउँमा यथावत छभनौँ